बाल्यकालमा गरेको एउटा यात्रा चाहिँ अब अहिले पनि अब सम्झना आइरन्छ जहिले पनि हो मेरो घरबाट चाहिँ दार्जिलिङ बजारसम्म आएको अनि त्यहाँ चाहिँ अब सानो थिएँ त्यतिखेर त म सानो थिएँ अन्त छातपात भएर भए पनि म दार्जिलिङ बजार आएको छु अन्त त्यतिखेर चाहिँ परिवारैसँग आएको थिएँ अन्त बाबाले मलाई विचारा बोक्नुभएको थियो अन्त त्यसको चाहिँ सम्झना स्मृति आइरहन्छ सधैँ पनि